बिनकोमा लाग्यो यो फोन अस्ति मैले तपाईँको बाट एउटा ट्र्याक लिएर आएको थिएँ कि जसको चाहिँ दामी प्रिन्ट थियो मलाई पुरा मन परेर मैले लिएर आएको थिएँ डिजाइनहरू पनि राम्रो थियो त्यसको चेनहरू भएको मज्जाको चेक चेक परेको खाले मेरो ट्र्याक थियो हेर्दाखेरि त राम्रो अन्त तपाईँले त्यो स्टाइलको भरमै तपाईँले पैसा पनि अलिक धेरै लिनुभयो महँगो अन्त अहिले त यो ट्रयाक किनेको एक हप्ता पनि भएको छैन यो मेरो साइडको चेनहरू सबै निस्किसक्यो यो ट्रयाकहरू पनि उद्रिसक्यो सिलाइहरू पनि फुस्किसक्यो तपाईँले भन्ने बेलामा त यो राम्रो मोडलको भर्खर भर्खर आएको भनेर स्टाइल राम्रो छ यसको डिजाइनहरू राम्रो देखाएर मलाई दिनु त भयो तर अहिले झन त यो लाउनु पनि नसक्ने भइसक्यो दुलो दुलो परिसक्यो सबैतिरबाट आर्कोपालिदेखि चाहिँ तपाईँको बाट चाहिँ म आउँछु भनेर होप नगर्दा पनि हुन्छ तपाईँले ल धन्यवाद